म चाहिँ शुद्ध शाकाहारी भएकाले गर्दाखेरि माछा मासु नखानेमा परेँ र तर हाम्रो गाउँबस्तीतिर विशेषतः सामान्य माछाहरू खाने गर्छन् जस्तो कि बुदुना कत्ले माछा भयो असलाहरू भयो मागुर बाम माछाहरू र अन्य ठाउँहरूबाट भित्र्याउने माछाहरू जस्तो कि कोस माछाहरू टेङरा भयो र अन्य थुप्रै आदि इत्यादि विशेषतः यी माछाहरू मनपराउने गर्छ गाउँबस्तीमा खाएका देखेको छु र खाने गर्छन्